हलो नमस्ते सर तपाईँकोमा मेरो छोराले गित सिक्नु हुदैँछ अरे नि हो त्यो अन्त प्रोग्राम छ अरे प्रोग्राम चाहिँ कैलेतिर हो हौ

हजुर

हजुर थाहा छ थाहा छ

होइन राम्रै लाग्यो राम्रै हजुर

हजुर हुन्छ हुन्छ

हजुर हुन्छ नि

हुन्छ हुन्छ

हुन्छ हुन्छ हुन्छ